पेमा दाजु सब्जीहरू के के छ हौ अहिले तपाईँकोमा होइन हो यता बस्तीको सब्जीहरूमा तामाहरू पनि ल्याउनुहुँदैछ तामा कुन चाहिँ बाँसको तामाहरू चाहिँ मिठै खालको छ कि तितो खालको छ हौ ए चोया बाँसको अन्त दाजु निगुरोहरूको सिजन सकियो कि छ हौ उम् काँक्रै बस्तीको काँक्रा ए कसरी केजी दिन्छ तपाईँकोमा छ काँक्रा ए अन्त भिन्डीहरू चाहिँ कसरी केजी दिनुहुँदैछ एक सौ रुपियाँ केजी होइन हौ दाजु म पनि ल्याएर अब यहाँनिर गाउँमा अब मेरो पनि सानो दोकानमा बेच्नुपर्छ नि त कि अलिक धेरै नै ल्याउँछु ल्याउनु चाहिँ हो मलाई पनि मलाई पनि अब एक एक केजीमा बिस रुपियाँ तिस रुपियाँको नाफा बस्नुपर्यो नि त हो

कोही बेला फेरि यस्तो हुन्छ नि त दाजु सब्जी ल्यायो मान्छेले लगिदिँदैन बिग्रिएर जान्छ अब त्यत्रो धेरै सब्जी राख्ने फ्रिज पनि हुँदैन हो अन्त बरू यो फर्सीको गट्टाहरू चाहिँ अलिक बस्थ्यो हौ त्यो छ कि छैन अहिले ए तपाईँकोमा छ गट्टाहरू पनि अहिले भएको चाहिँ तपाईँकोमा चाहिँ भिन्डी तिते करेला अन्त सिमी सिमी चाहिँ लामो खालको कि छोटो खालको त्यो लामो खालको बोडी चाहिँ छैन तुने बोडी ए त्यसो भएदेखि यसो गरिदिनु नि त दाजु मलाई तपाईँले यो उयो भन्नुभएको नि के अरे भिन्डी भिन्डी पाँच केजी गरिदिनु हो तर मलाई सत्तर गरेर दिनुहुन्छ तपाईँ अँ त्यसो भए भिन्डी भिन्डी पाँच केजी अन्त बस्तीको टमाटर पनि छ है कसरी केजी छ हजुर उम् त्यो पनि त त्यो पनि सत्तर गरेरै दिनुहुने ल त्यसो भए त्यो भिन्डी टमाटर पनि पाँच केजी अस्सी गरेर राखिदिनु हो म भरे बेलुका लिन आउँछु ल ल राखेँ दाजु